हजुर हो त

काठकै रङ्गहरू लानुभएको थियो ए अन्त कुन चाहिँ पानी हाल्नुभयो कि थिनर हाल्नुभयो

होइन त्यो उयो मिन खाल्को लग्यो होला नि खस्रोमा खस्रो दिइहाल्छु नि हजुर होइन सिमेन्ट त राम्रो हुन्छ कि त्यहाँ राख्दाखेरि काहीँ चिसोतिर राख्यो होला वा हावाहरू पस्यो होला कि त्यही भएर चाहिँ बिग्रिन्छ नभए सिमेन्ट त राम्रै आउँछ नि गाडीमा पठाएको त चिसोहरू पस्यो होला चिसो पसेर पनि त्यो उयो हुन्छ नि डल्लो पर्छ कि हावा चिसो पस्यो हो राख्दाखेरि काहीँ चिसोमा राखेर छोपेन होला त्यही भएर हो नभए सामान त हामी राम्रो दिन्छ नि अँ पाउँछ त कलर त पाइहाल्छ निलो हरियो रातो अहिले त्यही छ हजार आठ सय बन्डलको गाडीमा पैसा चाहिँ कहाँ ए अँ हुन्छ त्यसो गर्दा पनि अरू अनि केही चाहिएको छ भने भन्नु फोन नम्बर फोनमा हो हामी भन्यो भने ड्राइभरको हातमा पठाइदिइहाल्छु अब खै एक्सचेन्ज हुन्छ सिमेन्ट भन्ने कुरो कि सिमेन्टहरू त हेरेर लानुपर्छ पहिलै हो त्यो त प्राय एक्सचेन्ज हुँदैन अब अब प् त्यही पानीहरू चाहिँ नमिसाउनु कि त्यो काठको रङ थिनर मिसाएर पातला बनाएर सर्छ अलिक बाक्लो बनाएर लगायो भने सर्दैन नि त्यो चिसोमा लगाउनु हुँदैन अँ घाम लाग्दा मात्रै अलिक सर्छ अन्त अरू केही थियो होला समस्या भन्नुपर्ने

होइन त्यो बट्टामा जाम्मिएको हुन्छ कि अलिकति पहिला फिट्नु पर्छ हो राखेर पनि जाम्मिएको हुन्छ त्यही कारण नि सर्दैन हो रङ ल भोलि आउनु नि ल हुन्छ दोकानमा म मिलाइदिइहाल्छु